हेलो राजुको गाडी हो सुन्नुहोस् न भाइ मेरो मलाई पर्सि एघार तारिकको लागि गाडी बुक चाहिएको थियो बुकिङ चाहिएको थियो म यहाँ बाह्र माइल कालि कालिम्पोङ बाह्र माइलदेखि वृन्दावन स्कुलको छेउदेखि मलाई सिलगढी पानीट्याङ्कीसम्म चाहिएको थियो मलाई बिहान नौ बजी गाडी चाहिएको छ र नौ बजी म एक बजीभित्रमा चाहिँ वहाँ पुग्नुपर्छ त्यसले गर्दा तपाईँले मलाई एघार तारिकको लागि बुकिङ दिनुहोस् न ल बुकिङ गर म यहाँनेर ल्याइदिनु होस् गाडी बिहान मलाई यही नम्बरमा कल गर्नुहोस् न